पश्चिम बङ्गालमा प्रमुख संस्कृतिहरू चाहिँ धेरै कार्यक्रमहरू हुने गर्दछ दसैँ दसैँ दसैँहरू मनाउँदा चाहिँ एकदमै ग्रान्ड तरिकाले हुने गर्दछ एकदमै मनोरञ्जन भएको हुन्छ एक एकाअर्कामा उहाँहरू भेटेर मिलेर बातहरूले गर्दा एकाअर्काको बातहरू सेयरिङहरू गर्ने गर्दछ र त्यसमाथि राम्रो राम्रो लुगा लगाएर आफ्नो साथीभाइ इष्टमित्रहरूसित मिलेर आफ्नो फ्यामिलीसित गएर उहाँहरू इन्जोय गर्ने गर्दछ र आफ्नो फ्यामिलीसित घुमेर आफ्नो जीवनको मनोरञ्जन गर्ने गर्दछ र धेरै प्रकारका यस्ता विशेषताहरू छन् र धार्मिक संस्कृति धार्मिक संस्कृतिको कार्यक्रमहरू जस्तै दुर्गा पूजा दिवालीमा एकदमै मनोरञ्जन तरिकाले मनाउने गर्दछ पटेकाहरू पड्काएर एकदमै लाइटिङ्ग्सहरू लगाएर एकदमै ग्रान्ड तरिकाले मनाउने गर्दछ र दिवालीमा भैलोहरू खेलेर मनोरञ्जन गर्ने गर्दछ साथीभाइहरूसँग मिलेर घुम्ने गर्दछ